मेरो विचारमा है योग गर्ने उमेर भनेको चाहिँ अँ मलाई चाहिँ लाग्छ है बाह्र तेह्र वर्ष है त्यति बेला चाहिँ अब जस्तै शरीरको उयोहरू चाहिँ है अब बनावटहरू अब चेन्ज हुन्छ अब भनौँ है अब मलाई त्यस्तो लाग्छ त्यहाँदेखि अब त्यति बेलादेखि योगहरू गऱ्यो भने चाहिँ अब कस्तो भन्दाखेरि नानी अब त्यो नानी नै भनौँ है नानीहरूलाई अब धेरै राम्रो है रुटिनहरू अब बिहान बेलुका योग गर्ने एउटा रुटिनहरू बस्छ है त्यति मात्रै नभएर अब अहिले कस्तो कस्तो रोगहरू आइरहेछ है त्यो रोगहरूबाट अब बाँच्न सकिन्छ भन्छ है बाँच्न सकिन्छ त्यही भनेर चाहिँ अब मलाई अब त्यो नानीहरूले नानीहरू बाह्र तेह्र वर्षदेखिको चाहिँ अब योगहरू गरेको चाहिँ एकदमै राम्रो लाग्छ है अन्त त्यति मात्रै नभएर अब एकदमै योगले चाहिँ योग गर्नु योगा गर्नु चाहिँ धेरै फाइदाहरू छ है अहिले अब प्राय अब प्रायै गरिरहेको छ मान्छेहरूले अन्त अब त्यो योगहरू गर्दाखेरि चाहिँ अब अहिले बिमारीहरूबाट बाँच्न सकिन्छ भन्छ है स्वास्थ्यहरू राम्रो अन्त के अरे योगहरू गर्दा अब त्यही भएर चाहिँ अब हामीले नानीहरूलाई पनि योगहरू गर् गर भन् भन्ने गरेको छौँ